ऐतिहाजिक कुराहरू या घटनाहरू भन्दाखेरि म पुरानो धेरै पुरानो कुरा चाहिँ गर्दिनँ यो साल दुई हजार सत्रको जब मैले उच्च माध्यमिक मेरो परीक्षामा उत्तीर्ण भएर म कलेजको लागि कलेजको खोजीमा म हिँढ्दै थिएँ त्यतिबेला चाहिँ कुरा हो अङ्ग्रेजी महिना जुनदेखि जुनको र त्यतिबेला चाहिँ गोजमुमोका प्रमुख श्री बिमल गुरुङले चाहिँ पुरा पाहाड बन्द घोषित गरिएको थियो गोर्खाल्यान्डको त्यो मागमा अन्त त्यतिबेला चाहिँ सबै मतलब यो विद्यालयहरूदेखि लिएर कार्यालयहरू सबै बन्द भएको थियो र त्यति मात्रै बन्द नभएर यो घोडागाडी सबै सबैकुरा नै बन्द भएको थियो र पुरा पाहाड बन्द हुदाँखेरि चाहिँ मलाई लाग्छ त्यो बन्दले गर्दाखेरि एक सय चार दिनको थियो हिसाब गर्नु पर्दाखेरि किन भनेदेखि जुनदेखि लिएर सेप्टेम्बरसम्म भएको कुरा हो यो त्यतिबेला पुरा पाहाड क्षतिग्रस्त भएको थियो र यो मेरो गाउँ या मेरो मतलब मेरो ठाउँको कुरा गर्दाखेरि चाहिँ यो ऐतिहासिक कुरा नै हो र यसले गर्दाखेरि धेरै क्षतिग्रस्त भएको त्यो धेरै कुरामा बदलावहरू आएको थियो त्यही त्यही हो